हेलो यो भान्साघर होटल हो आज मलाई नि डिनरको लागि भेज बिरयानी हो चार प्लेट चार प्लेट चिकन चाउमिन अनि मलाई डेजर्टमा चाहिँ आइसक्रिमहरू चारवटा पठाइदिनु होस् र कोल्ड ड्रिङ्क्स पनि पठाइदिनु होस् मलाई चारवटै अनि त्यसको साथसाथै यहाँनिर नेपाली खानाहरू जस्तै गुन्द्रुकको अचार अनि किनेमाको सब्जी है अनि अरू कुन चाहिँ तपाईँहरूको होटलको बेस्ट डिसेसहरू छ त्यो चाहिँ मलाई पठाइदिनु होस् न डिनरको लागि है र मेरो एड्रेस चाहिँ बाह्र माइल हो नाम चाहिँ झरना राई थ्याङ्क्यु